हेलो यो किङ थाई रेस्टुरेन्ट हो ए अँ अँ मैले तपाईँको रेस्टुरेन्टमा खाना अर्डर गरेको थिएँ कि चिकन मोमो अर्डर गरेको थिएँ तपाईँले त चिकन चौमिन पो पठाइदिनु भएछ त कहाँ हुन्छ त्यसरी हुँदैन नि मैले जे भनेको थिएँ त्यही चाहियो नि त मलाई त अन्त त्यसरी हो भने त तपाईँले त अन्त भोलि फेरि अर्कै चिज गरौँला अरे मलाई अर्कै पठाइदिनुहुने रहेछ त अँह हुँदैन भाइ त्यसरी हुँदैन तिम्रो यो खाना लैजाउ मलाई मेरै खाना ल्याइदेऊ अँ यो चौमिन लैजाऊ कि मलाई अन्त चिकन मोमो नै ल्याइदेऊ मोमो खान मन लागेको अन्त चौमिन खाएर हुन्छ कहिले झन् म तिम्रो रेस्टुरेन्टबाट सँधै अर्डर गर्छु भनेर भनेको तिमीले त यस्तो गऱ्यो भने अबदेखि म गर्दिन कहिले पनि अर्डर अँ

अँह हुँदैन भाइ होस् होइन भने चाहिँ यो सामान लगेर मेरो पैसा फर्काइदेऊ होइन भने यो सामान लगेर मलाई मोमो नै पठाइदेऊ कहाँ हुन्छ भाइ हुँदैन मोमो खान मन लागेको बेला चाहिँ चौमिन खाएर हुन्छ तिमीलाई पनि त्यस्तो गऱ्यो भने हुन्छ अँह हुँदैन भाइ अँह हुँदैन झट्टै यो सामान लैजाऊ मलाई चाहिएकै सामान ल्याइदेऊ राखेँ है मैले